म गर्मीमा खोलामा गएर पौडीहरू खेल्ने गर्दछु साथीभाइहरूसँग रमाइलो समय बिताउने गर्दछु जब भारी मात्रामा वर्षाहरू हुने गर्छ घरभित्र नै परिवारसँग बसेर विभिन्न प्रकारको पकवानहरू पकाएर हामी साथमा बसेर खाने गर्दछौँ जस्तै नै अति नै ठन्डा हुँदाखेरि हामी ए सन् सन्ध्यामा चुल्हामा आगो जलाएर सबै परिवार बसेर आगो तापेर समय बिताउने गर्दछौँ सबै मौसम नै अति रमाइलो हुने गर्दछ स साथीभाइहरूसँग भेटघाट गर्ने समय आफ्नो परिवारसँग बिताउने समयहरू यस मानुसमा मौसम अनुसार हामी निकालेर समय बिताउने गर्दछौँ अति नै रमाइलो हुन्छ